हेलो भाइ जोम्याटोबाट बोल्नु भएको मैले नि म गीता शर्मा मैले अर्डर गरेको थिएँ कि म मैले चाहिँ मोमो अर्डर गरेको थिएँ अन्त मेरो एउटा इम्पोर्टेन्ट काम आयो त्यसले गर्दा मलाई त्यो क्यान्सल गर्नु पऱ्यो अर्डर कि अन्त त्यही त अन्त रिफन्डको लागि चाहिँ कति टाइम लाग्छ होला तपाईँलाई यसो मलाई छिटै छिटै भनिदिनु होस् न किनकि मेरो एकदम इम्पोर्टेन्ट नगइ नहुने काम भयो त्यसले गर्दा चाहिँ मैले तपाईँकै कति बेला भन्नु सक्नुहुन्छ समय भनिदिनु होस् ल मलाई एकदम इम्पोर्टेन्ट छ जानु त्यसले गर्दा